तपाईँको क्याब भोलिको लागि बुक गरेको थिएँ कि तपाईँ समयमै आइपुग्नुहुन्छ कि मलाई ढिलो हुनजान्छ मेरो समय आठ बजेको छ त्यसै कारण मलाई ढिलो नहोस् भनेर तपाईँलाई अहिले नै भनिरहेको छु के तपाईँको आठ बजे नै आइपुग्छ त्योभन्दा अगाडि नै आइदिनुस् होला किनकि मलाई ढिलो हुनजान्छ